सब्जीहरू लानुपर्यो भनेको थिएँ अलिकति तपाईँकोमा फुलकोपी लानुपर्यो अलिक धेरै चाहिएको छ फुलकोपी आलु प्याज टमटर छ होइन चालिस पचास केजी लान्छु अलिक दाम चाहिँ मिलाइदिनुहोस् है कति छ कोनि रेट

हजुर हुन्छ भोलि लान्छु नि म मिलाइदिनुहोस् न फुलकोपी प्याज टमाटर आलु धनियाँ पत्ता पनि चाहिन्छ खोर्सानी पनि राखिदिनुहोस् होइन लाम्चे खोर्सानी नै लाने अहिले सिजन छैन डल्ले खोर्सानी त पुरा महँगो पर्छ कि अलि लाम्चे नै लानुपर्ने तिन केजी राखिदिनुहोस् न प्याज मलाई एक बोरा राखिदिनुहोस् आलु पनि एक बोरा पचास केजी पचास केजीको बोरा पेटी अँ पचास केजीको पेटी राखिदिनुहोस् बोरै आलु आलु चाहिँ ठुलो साइजमा राखिदिनुहोस् प्याज चाहिँ ठुलो मसिनो मिलाएरै लान्छु सबैले एकै खालको लाँदैन फेरि

रातो खालको लान्छु म आलु राम्रो हुन्छ आलु रातो ए हुन्छ भइहाल्छ नि रातो आलुको अलिक महँगै पर्छ

ए मेरो घर चाहिँ यहाँ माथि निमबस्ती हो हजुर हजुर हजुर हजुर म वाट्सएप गरेर लिस्ट पठाइदिन्छु अनि एकजना भाइलाई गाडी लिएर पठाइदिन्छु नि त्यसमा पठाइदिनुहोस् अँ

होइन होइन मेरो घरमै गाडी छ पठाउँछु कि अनि पैसा चाहिँ अनलाइन हुन्छ होला नि अनलाइन हुन्छ

हुन्छ दस एघार बजेतिर पठाउँछु नि म तपाईँलाई कल गर्छु नि एकपल्ट पठाउनु भन्दा अगाडि हुन्छ हुन्छ हवस् हुन्छ हुन्छ